नर्स पम्फा बोल्नु भएको

म क्रिसिनफर बोलेको

यो हेल्थ सेन्टर हो ए मलाई अलिकति यो जिउ दुखेको जस्तो भएर नि जिउ पनि दुख्छ हो अन्त अहिले दिउँसो त केही हुँदैन बेलुका बेलुका हो पाँच नम्बर वार्ड केही भनिदिनोस् सजेसन दिनोस् फेरि दिउँसो त भएको जस्तो हुन्छ बेलुका सुत्दा ज्वरो आइहाल्छ फेरि हो हजुर

हजुर

अँ

टेस्ट गर्नु पैसाहरू कति लाग्छ होला हौ टेस्टहरू पनि

अब त नभए त फेरि हजुर म त फेरि पैसा नभएको मान्छे हो अब खर्चहरू त कति जस्तो लाग्छ होला हौ स्टुडेन्ट मान्छे हो ए हजुर अँ अब उता मेरो उतापट्टिको घरमा पनि एकजना मान्छे छ हो फेरि उसलाई चाहिँ घरि घरि ज्वरो आउँछ दिउँसै आउँदोरहेछ उसको फेरि के हो हो

हजर हजर ए मैले मैले चाहिँ अब जाति हुन्छ होला भनेर एन्टिबायोटिक दवाई दोकानमा आफै मागेर खाँदैछु कि फेरि खा खाँदा चाहिँ ठिक हुन्छ जब खानु छोड्छु फेरि सुरू हुन्छ भएन हुन्छ ए हुन्छ हुन्छ थ्याङ्क्यू भेरी मच म अब म जानु पऱ्यो हस्पिटल हुन्छ हुन्छ